अँ भाइ त्यो तिमीले त्यो जुन त्यो छुरी अर्डर गरेको थियौ नि त्यो त के हो त्यो बेकार रहेछ त तिम्रो के त्यो हड्डी त नकाटिने के त्यो मासुधरि नकाटिने भुत्ते न भुत्ते हौ दाम पनि साह्रै महँगो भयो हो यो पनि प्रडक्ट पनि त्यसको डुप्लिकेट न डुप्लिकेट रहेछ म त बेकार लाग्यो है तिम्रो त्यो सामान त्यो भन्दा त म हजार रुपियाँमा त अरू नै जग्गाबाट राम्रो किन्थेँ नि तिम्रो मैले चाहिँ अब तिम्रो चिनाजाना भाइ भनेर दिएको के हो त्यो हल्का न हल्का न धार मिलेको छ ना सेप मिलेको छ त्यो त्यस्तो कहाँ हो हौ भाइ त्यस्तो हुँदैन नि तिम्रो त्यो छुरी चलाउनु कहाँ हो भाइ अन्त अब कहाँ अब चाहिएको बेलामा तिमीहरूले अब त्यस्तो दिन्छौँ हुँदैन नि अब कसरी अब हेर न धार लगाउँदा पनि नलागिने ना सेप छ अब कता त्यो तातेर पाइने छुरी अब त्यस्तो खालेहरू हुँदैन नि कहाँ हो भाइ त्यसो कहाँ हुन्छ भनेको जस्तो तिमीले अँ अँ अँ होइन नि

होइन अब के गर्नु अब कि त्यो अब रिर्टन गरिदिन्छ भने गरिदेऊ होइन सिधै अब के भन्नु म होइन अब सेप सेप राम्रो छैन अँ कहाँ हो होइन नि अब मजा आउँदैन अब जाँ पैसा मात्रै खेरो गएको जस्तो हुन्छ होइन न सेप राम्रो छ न के छ त्यो छुरीले त केही त त्यही एउटा उयो पनि काटिँदैन सब्जीधरि पनि नकाटिने मासु नकाटिने हड्डी झन् के काटिएला त्यसरी अब कसरी गर्नु भन्नु त लु लास्ट मुभमेन्टतिर अँ हैट कहाँ हो हुँदैन नि भाइ त्यस्तो तिमी मलाई रिटर्न गरिदेऊ कि त्योभन्दा अलिक राम्रो खाले प्रडक्टकै ल्याइदेऊ होइन तिमीलाई पनि सेटिस्फाई हुने मलाई पनि सेटिस्फाई हुने अँ ल ल भाइ कि ल अब त्यो जुन अब सानोदेखि ठुलोसम्म सेटै आएको छ छुरी हो अब कुनै राम्रो छैन एउटा पनि सबै भुत्ते केही सेप नमिलेको हो अँ होइन यसो गर त्यो पनि फर्काइदिन्छु त्यहाँबाट मलाई अलिक त्यसमै राम्रो ल्याइदेऊ न अन्त हेरेर त्यो चेक गरेर ल भाइ ल अहिले कल गरेर भन न मलाई ल म तिम्रो त्यो सामान पनि अब त्यो आएको अब त्यो राम्रो छैन अब त्यसलाई फर्काइदिन्छु नि ल भाइ ल